आज हाम्रो भान्साघर र शौचालय जुन छ शौचालयमा चाहिँ किरा फट्याङ्ग्रा मुसा साङ्ला आदिको खतराबाट बाच्नको लागि चै हामीले धेरै कुरोको दबाईको मेसिनको प्रयोग गर्नु पर्छ मोर्टिनदेखि लिएर फिनेल मोर्टिन लिएर लिएर उनीहरूलाई त्यो टोयलेटमा उयो भान्साघरमा जति पनि साङ्लेहरू घुसेको हुन्छ मोर्टिन लगाएर साङ्लेलाई मार्ने गर्छौँ अनि शौचालयमा जति मुसा र साङ्ला घुस्छन् उनीहरूलाई पनि मोर्टिन लगाएर एउटा मुसा मार्ने दबाई लगाएर चाहिँ हामी त्यहाँबाट सफा सुग्घर गरेर चाहिँ हामी आफ्नो शौचालय अनि भन्साघर पनि सफा सुग्घर पारेर राख्नु भने हामी धेरै नै हामीले उयो गर्छौँ